मैले नेपाली भाषा भर्खरभर्खर सिक्दैछु तर जुन चाहिँ नेपालीमा अनुकारण बल्स हुतुतु थ्याच्चै होइन छपक्कै भन्ने भाषा चाहिँ मलाई पुरा मन परिन्छ